मलाई हिन्दी जगत् क्षेत्रको चलचित्रका गदर टू फिल्मका सितारा यानि कि अब सन्नी देवलसँग भेट्नु साह्रै मन लागेको छ किनकि म उहाँसँग यो सोध्नु प्रश्न सोध्नु चाहन्छु कि तपाईँले पाकिस्तानमा गएर यो फिल्म सुटिङ गर्नुहुन्छ भन्नुहुन्छ कि हिन्दूस्तान जिन्दाबाद पाकिस्तान मुर्दाबाद के तपाईँलाई डर लाग्दैन पाकिस्तानसित यस्तो भन्नुको लागि तपाईँले त हिन्दूस्तान जिन्दाबाद हिन्दूस्तान जिन्दाबात है जिन्दाबाद रहेगा और जिन्दाबाद है खालि भन्नुहुन्छ पाकिस्तानमा गएर भन्नु तपाईँलाई यो डर लाग्दैन अनि चापाकल उठाउनुहुन्छ तपाईँले कोई है भनेर खोइ त यो त दस बाह्रजना मान्छेले पनि उठाउँदा उठ्दैन तपाईँले त एक्लै उठाउनुहुन्छ चापाकल त्यही सोध्नु मन लागेको थियो अन्त नेपालको हिरो हुनुहुन्छ राजेश हमालज्यू राजेश हमालज्यूसँग सोध्नु छ मलाई र उहाँको जो एक्सन जो हुन्छ खालि एउटै प्रकारको हुन्छ है गर्नेवाला हो त्यो सोध्नु मन लागेको थियो मलाई चाहिँ होइन तपाईँको फ्लिममा अरू खालको एक्सनहरू हुँदैन खालि है मात्रै म त बु फिल्ममा जो आवाज आउँछ है भनेर त हामीले बुझिहाल्छौँ कि यो राजेश हमाल आयो भनेर यही बस् म यही सुन्नु चाहेको थिएँ र यही हेर्नु चाहेको थिएँ